हाम्रो गाउँको व्यवसाय भनेको अब कसैले खेतीपाती गर्ने गर्छन् कसैले पोल्ट्रीको फार्म छ कसैले दोकान राखेका छन् दोकानमा सौदाको दोकान छ कोही कोही अब त्यतिकै यसो मिठाईहरू खाने के कसो त्यस्तो दोकानहरू छन् व्यवसाय हाम्रो गाउँमा त्यस्तै हो कोही अब आफ्नै काम गर्छन् त्यो आज कल त्यो फ्रिलेन्सिङ जे भनिन्छ त्यस्तो गर्छन् कि त कोही अब व्यवसाय नै गर्छन् अन्त कोही यता जमिनतिरको कामहरू गर्छन् जमिन बिक्री गर्ने किन बेच गराउने कामहरू गर्छन् अनि केही अब गभर्मेन्ट जब् प्राइभेट जब कसैको अन्डरमा केही दोकानमा त्यसरी नै चलिरहेको छ त्यसरी नै गर्छन्